अब सावधानी त पानी पर्दा चाहिँ म चाहिँ रेनकोट बोकेर हिँड्छु जहिल्यै पनि अन्त हाइवेतिर ट्राफिक जाम हुँदा चाहिँ अलिक भए पनि बाइकले गर्दा सजिलो हुन्छ त्यस्तो गाडीजस्तो रोकिरहनु पर्दैन अन्त जङ्गलमा जनावरहरू चाहिँ एकपल्ट चाहिँ मैले हात्ती भेटेको थिएँ तर अलिक टाडोमै रोकेको थिएँ अन्त अन्त फरेस्ट डिपार्टमेन्टलाई कल गरेर चाहिँ तिनीहरू आएर हात्तीलाई खेदाइदियो अन्त खराब बाटो छ भने चाहिँ बिस्तारै कुदाउनु पर्छ हड्बडिनु हुँदैन बिस्तारै गयो